किताबहरू किन्नको निम्ति त यस्तो स्टोरहरू धेरै छन् तर आफूले मनपरेको किताबहरू चाहिँ पाइँदैन त्यसले गर् अचेल म चाहिँ प्रायःजस्तो आफूले मनपरेको किताबहरू चाहिँ अरे हाम्रो किताब घर भन्ने है एउटा त्यो छ त्यो चाहिँ अनलाइन डेलिभरी पनि हुन्छ आफूले त्यहाँ बुकिङ गरेपछि त्यो अलरेडी आफ्नो घरसम्म आइपुग्छ म चाहिँ अजकल हाम्रो किताब घरबाट चाहिँ किताब किन्ने गर्छु